हजुर अब स्कुलतिर त अब केटाहरूले फुटबलहरू खेल्छन् केटीहरूले भली बल ब्याडमिन्टनहरू खेल्छन् अन्त अहिलेसम्म दार्जिलिङमा त मैले त्यस्तोहरू सुनेको छुइनँ जस्तो खेलकुदहरूतिर तर सिक्किममा चाहिँ भाइचुङ भुटियाले एउटा ठुलो नाम बनाइसकेको छ खेलकुदको रूपमा